हेलो हेलो दाजु भाइ ए भाइ चिकन छ कि छैन हौ भाइ ए मलाई एक दुई दिनबादमा मेरो सानो पार्टी छ कि अरू पर्कहरू सुङ् सुँगुरहरू पनि पाउँछ भाइ सुँगुरहरू पनि पाउँछ भाइ ल ए अन्त कस्तो राम्रै फ्रेसै पाउँछ होला नि

फ्रिजमा राखेकोहरू त होइन होला नि भाइ ए हुन्छ अहिले चाहिँ चिकन कम्ती छ हरे भाइ ए होइन मेरो अलिकति यहाँ लास्ट अब दसैँ सक्नु आँटेछ अलिकति पाहुनाहरू थियो कि भाइ त्यसको लागि कल गरेको नि अन्त जिपेहरू हुन्छ भाइ ए भाइ म त उयो क्यास अलिक कम्ती छ कि जिपेबाट पे गरौँ भनेर नि ए हुन्छ भाइ उधारो पनि हुन्छ उसो भए ए हुन्छ हुन्छ भाइ हुन्छ भाइ भाइ दिवालीको लागि दिवालीको लागि पनि अलिक चाहिएको छ है ल मलाई

होम होम डेलिभरी पनि गरिदिन्छौ ओके ओके भाइ ल ल भाइ ए ल मलाई अहिले म भोलि बिहान आउँछु नि ल भाइ ल भोलिको लागि चाहिँ ल ल अन्त दिवाको दिवालीको लागि चाहिँ अलिक सुँगुरहरू पनि मिलाइदिनुहोस् ल ए एकदम उयो लोकल हो ए त्यो अलिक उयो मिसमास त गर्दैन होला नि हुन्छ हुन्छ ओके भाइ भोलि ल ल उसो भए भोलि बिहान आउँछु नि ल भाइ कतिबेला खोल्नुहुन्छ बिहान भाइ सप ए हुन्छ हुन्छ भाइ ल अहिले राखेँ ल भाइ हुन्छ